हेलो हेलो अड्किँदैछ हेलो हेलो तपाईँको क्र्याक आउँदैछ आवाज तपाईँ सिलगडी नर्सरीबाट बोल्नु भएको कालिम्पोङको कालिम्पोङको नर्सरीबाट बोल्नु ए होइन कालेम्पुङकै सोधेको हौ मैले अब नयाँ फुलहरूको स्टल खोल्नु आँटेको छु कि मलाई त अब त्यस्तो आइडिया पनि छैन हो तर अब यता मान्छेहरूले यो मेरो एरियामा चाहिँ अब फुल चाहिँ पुरा बिक्री हुन्छ भन्यो हो अन्त मान्छेहरूलाई सोद्धा सबसे पहिला तपाईँकै नाम भन्यो तपाईँ जस्तो रिजनेबल दिने कोही हुनुहुँदैन हरे हो त्यही कारण नि मैले तपाईँलाई कल गरेको नि अब तपाईँकोमा कुन कुन फुल छ होला अन्त फेरि हजुर मलाई चाहिँ अब भर्खर भर्खर खोलेको हो भर्खर भर्खर फर्स्ट फर्स्ट खोलेको अब तपाईँलाई फर्स्ट फर्स्ट खोल्दाखेरि कस्तो लगेको थियो त्यही चाहिएको मलाई त फुलको त त्यति आइडिया छैन नि त जसरी बे बेच्दै गएर सिक्दै पनि जान्छु हो नामहरू बेसी आइडिया छैन अब तपाईँलाई चल्ने चल्ने फुलहरू चाहिँ हजुर भन्नुहोस् न एक सौ बिस चाहिँ एक सौ बिस चाहिँ हामीलाई एउटा फुलमा त फुलमा त मैले सुनेको अब एकदमै तपाईँले त कम्ती पो भन्नु भयो त हौ बिस रुपे फुलमा त निकै हुन्थ्यो त पच्चिस पर्सेन्ट दिन्छ भन्दैछ वान फिफ्टी गरेर बेच्दा पनि भयो तर मान्छेले किन्नु मान्दैन नि सुन्नुहोस् न फेरि मान्छे त फेरि कस्तो छ यताको मेरोमा अलिकति बेसी सुन्यो अरूकोमा गइहाल्छ होइन होइन सुन्नुहोस् न ठिकै भन्नु भयो कि पच्चिस पर्सेन्ट भन्दैछ नि त अरू अरूहरूकोमा गयो भने त मलाई पच्चिस पर्सेन्ट दिन्छु भन्दैछ मैले त झन फर्स्ट तपाईँलाई गरेको हो तपाईँले यस्तो गर्नुहुन्छ

ए हुन्छ अन्त अब त्यो भयो अरू अरू फुलहरू ए हुन्छ हुन्छ म म हुन्छ म आउँछु तपाईँको एक हप्ताबाद पक्का आउँछु हो हुन्छ होला है जहिले आए पनि तपाईँको कहिले बन्द हुन्छ बन्द त बन्द हुँदैन होला ए हुन्छ हुन्छ राखेँ